र हामी चाहिँ कालेपुङ जिल्ला अन्तर्गत हामी चाहिँ एकदमै नजिकै भुटानको सिमानाको नजिकै हामी बस्छौँ र हामीले जानेको कुरा चाहिँ उन्नाइस सय नब्बे एकानब्बेमा त्यहाँ हाम्रा भुटानमा बस्ने हाम्रा गोर्खा नेपाली जातिहरूमाथि चाहिँ भुटान सरकारले भाषा र जातिगत अत्याचारहरू गरेकोले गर्दा त्यहाँ एउटा विद्रोह भएको थियो उन्नाइस सय नब्बे एकानब्बेमा र त्यसको त्यो विद्रोहको फलस्वरूप चाहिँ त्यहाँ सरकारले भुटान सरकारले हाम्रा गोर्खा नेपालीहरूलाई खेदुवा लगायो त्यहाँबाट निकाल्यो र निकाले बापत तिनीहरू कोही यी हाम्रै गाउँ क्षेत्रहरूमा पनि आएर बसोबास गरे र कतिपय मानिसहरू नेपाल देशमा गएर बेल्डाङ्गी नेपाल बेल्डाङ्गीमा गएर बसोबास गरे र त्यहाँ बसोबास गर्दागर्दै उनीहरू त्यहाँको सरकारले र अन्य अब इन्टरनेसनल सरकारले मिलेर उनीहरूलाई भोटानदेखिन गएर बसेका ती नेपालीहरूलाई अमेरिका रसिया अस्ट्रेलिया यी धेरै देशहरूमा लगेर त्यहाँको समस्याको समाधान गरेको थाह पाएको छौँ